हेलो के भन्छ औ यहाँ सुन न के भन्छ मैले अस्ति त्यो पर्दा अर्डर गरेको थिएँ भन्दै थिएँ नि क्या सेतो खालको पर्दा कुन चाहिँ एउटा एप्सबाट मगाएको थिएँ कि यो यो एप्सबाट मगाएको थिएँ होइन अन्तखेरि त्यो चाहिँ त्यो चाहिँ कस्तो भयो भने नि त्यो चाहिँ मजाको रहेछ हौ क्वालिटी पनि राम्रो रहेछ हो सस्तो पनि सस्तो लेन्थ चाहिँ अलिकति कम्ति भयो कि तर भए पनि त्यो खोलेर मिलाउँदाखेरि हुँदो रहेछ हो हुँदो रहेछ अन्तखेरि के भन्छ व्हाइट पनि मिठो खालको व्हाइट अरूहरू कलर पनि थियो कि तर मैले चाहिँ त्यो कलर चाहिँ मैले त्यो कलर चाहिँ मैले चाहिँ ऊ यो गरिनँ हौ के भन्छ याद पाइनँ तर अरू कलरहरू ल्याएको भए पनि हुन्थ्यो रहेछ किनभने म त त्यो सस्तो सस्तो खालको देखेर चाहिँ अब एकखेप ट्राई गरूँ न भनेर चाहिँ मैले ऊ यो गरेको थिएँ कि अर्डर गरिरहेको थिएँ अर्डर गर्दाखेरि त भरे त आयो आउनु चाहिँ आयो फेरि बेसी दिनमा पनि आएन हौ ठिक ठिक ठिकै दिनतिर आयो हौ के अन्त के भन्छ त्यस्तो त्यस्तो लामो पनि लागेन हौ कति पन्ध्र दिनहरूभित्र विदिन टेन टु फिफ्टिन दसदेखि पन्ध्रसम्ममा आइपुग्यो आइपुग्यो हो अन्त क्वालिटी पनि राम्रो थियो हौ मैले लगाइरहेको त्यो पर्दा कि तिमी आएको बेलामा देखाइदिन्छु ल अर्डर गर्छौ भने गर है त्यो पनि राम्रो खालको रैछ मैले त व्हाइटमा व्हाइट भन्दा पनि सेतो सेतो घिउ सेतोमा मगाएँ कि अलिकति चाहिँ ऊ यो रहेछ हौ अलिकति छोटो भयो तर खिड्कीमा चाहिँ अब त्यो मेरै खिड्की ठुलो भएको कारणले गर्दाखेरि चाहिँ त्यो खिड्की त्यो चाहिँ अलिकति सानै भयो होइन तर अब ठिक ठिकैको घरहरूको लागि चाहिँ त्यो चाहिँ राम्रै हुन्छ मजाकै हुन्छ लामै हुन्छ हो मलाई त मन पऱ्यो त्यो एप्सको लिङ्क पठाइदिन्छु कि तिमी मन पऱ्यो भने हेर ल म त त्यहाँदेखि त बेसी घरिघरि अर्डर गरेर त त्यहाँदेखि मैले त त्यो एप्सै उडाइदिएँ वाक्कै लाग्दो हुन्छ नि अन्तखेरि मन पऱ्यो त्यो तिमी मनपर्छ भने त्यो मेरोमा आएको बेलामा हेर कि क्वालिटी त्यो गाउँकोहरूले पनि कहाँबाट ल्याएको कहाँबाट ल्याएको भन्दैथ्यो तिमीलाई मनपर्छ भने हेर ल